बिजुली करेन्ट भन्ने कुरा चाहिँ अब खतरै हो डेन्जरै हो यो किनभने अब कति प्रायः हामीले देखी पनि रहेको छौँ सुनी पनि रहेको छौँ करेन्टहरू लाग्दा मान्छेहरू अलिकति कसै जल्ने कसै हात खुट्टाहरू बिग्रिने भइरहेको छ है र अब त्यसमा अलिकति हाम्रो गाउँ घरतिर पनि यसो हेर्दाखेरि अब कसै बेला ट्रान्समिटरतिर अब करेन्ट अलिकति लिक भएर ट्रान्समिटरहरू पड्किने यस्तो यस्तो गर्छ अन्त त्यो चाहिँ किन भएको भन्दाखेरि चाहिँ अलिकति गाउँ घरमा रूख घाँसहरू अलिकति पलाएको हुन्छ र तेल्ले तारहरू टच भएको हुन्छ त्यो तारहरू टच हुनु नदिनुको लागि चाहिँ अलिकति रूखहरू तारलाई चाहिँ अलिकति खुल्ला गरेर राखेको छ अलिकति राम्रो हुन्छ त्यो अलिकति खतराबाट हामी बाँच्नु पनि सकिन्छ र यसो घरतिर पनि लाइनहरू जोड्दाखेरि अलिकति नेगेटिभ पोजिटिभहरू यसो हेरेर अलिकति ग्लोब्सहरू रबर ग्लोब्सहरू लगाएर गरेको अलिकति सेफ्टी हो र त्यसमा अब अलिकति बत्तीहरू त्यस्तै अब करेन्ट लाग्दा त मान्छेलाई अब अलिकति साह्रै पर्छ खोला अब पानी खोला बर्खातिर पानीहरू बग्छ त्यति बेला करेन्टहरू त्यो तारहरू चुटेको बेलामा अलिकति लिक भएको हुन्छ खोलातिर लिक भएको हुन्छ त्यसबाट पनि अलिकति होसियारी बस्नुपर्छ किनभने चाहिँ करेन्ट अलिकति डेन्जर नै कुरो हो